अब कामहरू भन्दाखेरि चाहिँ अब हामी यता होइन गाउँ घरमा अब हुन्छ हाम्रो पनि होइन अब म त स्कुल जानु पर्छ त्यही भएर म त स्कुल पढ्दैछु होइन त्यही भएर चाहिँ हामी चाहिँ अब म चाहिँ अहिले अब छुट्टी भएको बेलामा चाहिँ होइन बोज्यूलाई घाँस काट्नु सघाउँछु अन्त यता घरको कामहरू होइन त्यस्तै अब दाउराहरू बोक्नु चिर्नु होइन त्यही नै अहिले त काम भनेको अन्त शिक्षातिर चाहिँ अब फोकस गर्छु कि जति सक्दो चाहिँ आफूलाई अब अब आफूलाई चाहिँ अब उयोमा लाखौँमा एक बनाउने के कोसिस गर्दैछु म जति सक्दो अब आफू कोसिसले पढ्दैछु होइन अब मेरो माध्यमिक परिक्षा छ अब यो पालि होइन म चाहिँ आबो टप गरौँ भनेर चाहिँ अब सोचिरहेको छु होइन म स्ट्रगल पनि गरिरहेको छु म बहुत होइन अन्त चाहिँ अहिलेको जमानामा चाहिँ पढेन भने चाहिँ मलाई त केही हुँदैन जस्तो लाग्छ किनकि अब त्यत्रो अब यो अहिले त अन्त कम्पिटिसन् छ होइन अब अब को फर्स्ट हुने को सेकेन्ड हुने होइन कम्पिटिसन् छ अब फर्स्ट हुने पुरा कोसिस गर्छ के सबैजना त्यही भएर म चाहिँ अब बिहान उठेर होइन दुई घन्टा म्याथ प्र्याक्टिस गर्छु अन्त बेलुका पनि दुई घन्टा म्याथ प्र्याक्टिस गर्छु होइन अन्त अरू अरू सब्जेक्टहरू पनि पढ्छु अब प्रायः जस्तो चाहिँ म चाहिँ म्याथ नै प्र्याक्टिस गर्छु किनकि म्याथमा चाहिँ म पर्फेक्ट हुन चाहन्छु कि त्यही भएर चाहिँ म चाहिँ म्याथ प्र्याक्टिस गर्दैछु अब जति सक्दो चाहिँ क्या अब आफूलाई चाहिँ अब मलाई म्याथै लाग्छ हौ जति सक्दो चाहिँ अब आफूले चाहिँ म्याथ नै प्र्याक्टिस गरको जस्तो लाग्छ त्यही भएर चाहिँ म्याथै म प्र्याक्टिस गर्छु प्रायः जस्तो होइन त्यही भएर तपाईँहरू पनि पढ्नुहोस् अलिक होइन शिक्षा लिनुहोस् अब म तर अब सानै हो होइन म त मेरो त अलिक उयो म्याचुर पनि भएको छुइनँ म अलिक होइन त्यो भएर मलाई त अलिक त्यति साह्रो अब उयो पनि छैन होइन टिनेजरमा अब मलाई चाहिँ अब लाग्छ कि अब कुछ गर्नु क्या पढेर कुछ गर्नु अब आफ्नो खुट्टामा उभिनु सक्नु के कुछ गर्नु म पनि कुछ बन्छु भन्ने मेरोमा चाहिँ अब म चाहिँ त्यस्तो थट्स राख्छु होइन त्यही भएर मेरो एम पनि छ म अब आइपिएस अफिसर हुन्छु भनेर त्यही भएर म चाहिँ अब स्ट्रगल गरेर पढ्दैछु एकदम के अब आफूलाई के अब

अब आफ्नै खुट्टामा उभिनु चाहन्छु नि त त्यही भएर अब बाउ आमालाई हेर्नु पर्छ पछि अब छोरी चेली हो होइन अब छोरी चेली जान्छै जान्छ आफ्नो अब अब बिहा हुन्छै हुन्छ होइन पहिला आफ्नो खुट्टामा उभिनु सक्ने उभिनु सक्ने भएर मात्रै जानु म चाहिँ अब त्यस्तो उयो लाग्छ क्या अब मेरो शिक्षा चाहिँ त्यही हो अब अरूले अरूले पनि अब भाइ बहिनीहरू होइन जति सक्दो अब भाइ बहिनीहरूलाई पनि म उयो गर्छु होइन भाइ बहिनीहरूलाई पनि भन्छु यस्तो नगर यस्तो अब पढ्नु पर्छ होइन यस्तो अहिलेको अब ट्वेन्टी ट्वेन्टी ट्वेन्टी फर्स्ट सेन्चुरीमा अब यस्तो हुँदैन होइन त्यही भएर म चाहिँ पुरा स्ट्रगल गर्नु भन्छु क्या भाइहरूलाई पनि अन्त त्यही भएर अब केही नजानेको दिन सिकाऊ मलाई होइन दादाहरूलाई पनि सिकाउ मलाई होइन मैले के जान्दिनँ मलाई सिकाऊ म अब सोध्ने पनि गर्छु दादाहरूलाई होइन दादा दिदीहरूलाई सोध्ने पनि गर्छु आन्टीहरूलाई सोध्ने पनि गर्छु अलिक पढेको हुनुहुन्छ भने चाहिँ होइन भाइहरूलाई पनि म सिकाइदिन्छु उसले नजानेको होइन मलाई उसले नजानेको छ भने मलाई मलाई सोध म भन्छु तिमीलाई होइन मैले के जानेको छु के के उयो गरेको छु म नि तिमीलाई सिकाउँछु अन्त दादाहरूले त दादा दिदीहरूलाई सिकाइ माँग्छु म अलिअलि होइन दिदी यस्तो यस्तो सिकाइदिनुहोस् होइन एकदम सिकाइदिनुहोस् भनेर भन्छु त्यही भएर अब शिक्षा मात्रै होइन कि अब मान्छेको उयो पनि हुनु पर्छ क्या मन पनि हुनु पर्छ क्या आफू आफूले त्यस्तो हुन्छु भनेर अब पढिरहेको छ पढिरहेको छ तर किन पढेको अब एमै छैन भने के अब के बन्ने भविष्यमा के बन्ने अब सोँचै छैन भने चाहिँ अब सोँच राखेर चाहिँ पढ्नुहोला हो म चाहिँ एकदम अब स्ट्रगल गर्दैछु पढ्नु कोसिस गर्दैछु होइन पढ्नु कोसिस त के अब आफ्नो खुट्टामा उभिनु सक्ने अब म अब हाइ लेभलमा नै आउनु भनेको कि अब अलिक अब हुन्छ अनि अब आफूले पनि अब आफूलाई पनि उयो गर्ने होइन अलिक रेस्पेक्ट दिने होइन रेस्पेक्ट गर्ने आफूले पनि होइन त्यो भएर म चाहिँ अब त्यस्तै सोँच्दैछु अब पुलिसहरूतिर आर्मीहरूतिर ट्राई गऱ्यो भने मलाई जति सक्दो राम्रो लाग्छ किनकि आफ्नो आफ्नो देशको लागि होइन आफ्नो देशको लागि अब आफ्नो देशको लागि लढ्ने चाहिँ अब मलाई चाहिँ एकदम मन पर्छ नि त अब त्यो भएर म चाहिँ अब मलाई चाहिँ लाग्छ कि अब शिक्षामा चाहिँ अब बहुत अघि बढ्नु पर्छ क्या हामी चाहिँ पछाडि बसेर हुँदैन पछि होइन गाउँ घरमा हेर न यस्तो त यो त यस्तो यस्तो पढेर पनि केही गर्दैन यस्तो गर्छ यो यस्तो हो यस्तो पढ्ने बेलामा हो अहिले यस्तो गर्दैछ भनेर अहिले यस्तो यस्तो हुँदैछ भनेर हुन्छ होइन त्यही भएर म चाहिँ अब जति सक्दो स्ट्रगल गर्दैछु होइन म चाहिँ पढ्ने कोसिस यो गर्दैछु होइन त्यही भएर म चाहिँ एकदम पढाइ पढाइमा चाहिँ सिरियस छु कि त्यही भएर अब आफूलाई अब पढ्नु चाहिँ आफूलाई अब मन हुनु पर्छ के भित्री मनबाट क्या आफूले डर राख्नु पर्छ कि भोलि पर्सी के हुन्छ होला के हुन्छ होला होइन अब आफ्नै खुट्टामा उभिनु सक्नु पर्छ भनेर चाहिँ म चाहिँ जति सक्दो चाहिँ अब म चाहिँ मेरो मनभित्रबाट त्यस्तो डर निस्किन्छ होइन त्यो भएर पढ्छु मज्जाले खटेर पढ्छु होइन प्रायः जस्तो चाहिँ म म्याथै प्र्याक्टिस गर्ने गर्छु त्यही भएर अब भोलिको दिनमा के हुन्छ होइन माध्यमिक भए टप पनि गरिहाल्छु कि होइन मैले चाहिँ अब त्यही सोँच्दैछु होइन अब स्कुल टप्पर भएँ भने पनि कता हो कता अब मेरो आफ्नो बाउ आमाको लागि त्यही नै गर्वको कुरा हो तर अब हेर्नु पर्छ अब के हुन्छ होइन अब म चाहिँ जति सक्दो पढ्दैछु स्ट्रगल गर्दैछु म राम्रै हुन्छु होला म सोच्दैछु अब तपाईँहरू पनि त्यसरी नै पढ्नुहोस् होइन अलिक राम्रो हुन्छ